औ तुल्सी सुन न अस्ति क्या मैले सारी ल्याएँ भनेँ नि कस्तो कलरहरू कस्तो राम्रो छ भने नि अँ कि लगाएँ कि आज मजाले आज चाहिँ मिलाएर मजाले के अरे तल के अरे दिदीको घर जानु पऱ्यो भनेर लगाएको त सुन न सारी त छोटो पो रहेछ त अँ पाँच फिट छैन रहेछ नि अँ अलिक छोटो रहेछ अँ छोटो त रहेछ त अँ कस्तो बिस्वाद लागेको नि

कस्तो बोरिङ भयो हेर न कस्तो लगाउँदा चाहिँ राम्रै छ कि तर छोटो भयो हो रङ्ग पनि जान्छ कि जस्तो पो लाग्दैछ हौ अहिले त

सस्तोमा भेटेँ भनेर किनेँ कि मैले तिमीलाई पनि जाउँ भनेँ नि हो अँ भरे त छोटो पो रहेछ के गर्नु है छोटो त लगाउँदा टिक्रिक्क आँचल छोटो हुँडो रहेछ नि

अँ अन्त टिक्रिक्कै हुँदो रहेछ नि त कि चाहिँ अब आँचल छोडेर लगाउनु पऱ्यो हो अन्त आँचल मिलाएर छपक्क माथी लाउँछु भन्दा त आँचल त मु पिछाडि टिक्रिक्क पो हुँदो रहेछ कलर त राम्रो छ नि के गर्नु अन्त अब छोटो भइसके पछि चाहिँ गएर भन्छु पो म त त्यो भैयालाई अँ यो सन्चरबार जान्छु कि अनि भन्नु पऱ्यो भन्दैछु हौ

लामो भएको भए त किन्नु हुन्थ्यो नि है हामी छोटो न छोटो रहेछ अन्त होस् न किनौँ ल अब त्यो सारी लान्छु म भैयालाई देखाउनु ल ल त्यही भन्नलाई फोन गरेकौ तिमीलाई ल